म एउटा स्त्री भएर पनि अहिले मैले है अहिलेको यो युगमा मैले केटाहरू सँगसँगै मिलेर काम गरिरहेको छु है अनि यो चै मेरो सबल हो मैले बिगतका अब दुई वर्षमा सिलगढीमा काम गर्दै थिएँ होटेलमा है त्यति बेला अब होटेलमा कहिल्यै छुट्टाउँदैन केटा केटी सबैले एउटै बराबर काम गर्नु पर्छ है अनि केटाहरूसँगै मिलेर मैले अब सँगसँगै काम गरिरहेको छु है अनि अहिँले फेरि अब म अहिले हालैमा चाहिँ मैले ब्याङ्कमा जोइन गरेको छु होइन र ब्याङ्कमा पनि हामीलाई अब केटा केटी सबैलाई एउटा तार्गेट दिएको हुन्छ होइन त्यो तार्गेटहरू मैले पुरा गरिरहेको छु मैले आफ्नो तार्गेटहरू मैले मतलब केटाहरूले भन्दा पनि ज्यादा मैले आफ्नो तार्गेट अचिभ गरिरहेको छु है अब यो यो कुराहरू चाहिँ यो कुराहरू चाहिँ अब मेरो सबल हो अनि अब म घरमा म एक्लै छु है अब मेरो दादा थियो दादा खस्नु भएको है र अब सबै जिम्मावारी चाहिँ मेरोमाथि छ होइन मैले नै गर्नुपर्छ अब एउटा छोराको जुन चाहिँ रेसपनसिबिलिटी हुन्छ नि छोरा छोरी दुइटैको रेसपनसिबिलिटी अब सबै जिम्मावार चाहिँ ममाथि छ र मैले त्यो जिम्मावारी निभाइरहेको छु है र मैले आफूले आफूलाई कहिल्यै अब कमजोर ठानेको छुइनँ म एउटा स्त्री हो मैले गर्नु सक्तिनँ भन्ने मेरोमा छैन म एउटा स्त्री भएर पनि मैले त्यो कामहरू गरिरहेको छु मैले त्यो घरको जिम्मावारीहरू सबै कुरा मैले उठाइरहेको छु है यो कुराहरू चाहिँ सबै मेरो सबल हो मैले आफूले आफूलाई कमजोर ठानेको छुइनँ एउटा स्त्री भनेर मैले केटाहरू सँगसँगै मिलेर मैले काम गरिरहेको छु अनि मेरो कमजोरी चाहिँ के छ भन्दाखेरि चाहिँ म चाहिँ अलिकति मतलब इमोसनल छु है अब मलाई कसै मान्छेहरूले अब मलाई केही कुराहरू भन्यो भने त्यो कुराहरू मेरो मनमा रहिरहन्छ है मैले मान्छेलाई छिट्टो मैले त्यो क्षमा दिनु सक्दिनँ अब कसै मान्छेले मलाई केही कुरा भन्यो भने त्यो कुराले मलाई सताइरहन्छ क्या अब मलाई त्यो कुराले नै अब त्यो खिन्न भइबस्छ मेरो मनहरू मेरो मन खिन्न हुन्छ त्यो कुराले अब पुरा सोच्छु म त्यो कुराहरू य कुराहरू चाहिँ मेरोमा कमजोरी छ अनि अब त्यो कमजोरीलाई पनि म सबलमा अब परिवर्तन गर्ने म प्रयास गर्दैछु है